ए तपाईँ सुसन तामाङज्यू बोल्नु भएको ए हजुर तपाईँ यहाँको बासिन्दा हुनुहुँदो रहेछ म यहाँ दार्जिलिङ घुम्नुको लागि आएको थिएँ यहाँको केही प्रमुख व्याक्तिहरको बारेमा भनिदिनुहुन्छ कि किनकि यो मेरो प्रोजेक्टको लागि चाहिएको थियो हजुर जस्तै अब सुवास घिसिङ अगमसिँह गिरी दार्जिलिङको एकदमै नाम चलेको आरबी राई प्रख्यात व्यक्तिहरूको बारेमा केही भनिदिनुहुन्छ कि

हजुर हजुर हजुर

हजुर हजुर ए हजुर हुन्छ दाजु तपाईँले एकदमै राम्रो कुराहरू भनिदिनु भयो है तपाईँलाई यसको लागि धेरै धेरै धन्यवाद